मलाई स्कुलमा चाहिँ है नेपाली सब्जेक्ट चाहिँ साह्रै मनपर्छ साह्रै मनपर्थ्यो र त्यो सब्जेक्ट चाहिँ हुन्छ नि आफ्नै भाषा हो नि त नेपाली भाषा अब अलिकति संस्कृति पनि छोएको अलिकति यता कथाहरू पनि मजा मजाको पहिलाको होइन अब अन्त अरू अन्य चाहिँ जुन त्यो स्कुलमा हुन्थ्यो हाम्रो सिजन सिजनमा खेलकुदहरू अरूको अरकिनु नोबहरू हुन्थ्यो अब है त्यस ती त्यो समय साह्रै रमाइलो है